ए तपाईँ अतित गजमेर बोल्नुभएको हो ए म डक्टर बोल्दै थिएँ अस्ति तपाईँले त्यो चेकअप गर्नुभएको थिएछ अनि तपाईँले टेस्टहरू नि गराइदिएको थिएँ मैले तपाईँको एउटा प्रोब्लम भएछ एउटा सानो स्टोन रहेछ कि तपाईँले त अप्रेसन गर्नुपर्छ नि हो होइन साह्रै बेसी त लाग्दैन पैसा फेरि भएन तपाईँको त्यो स्टोन अहिले नै अप्रेसन गरेन भने त पछि त साह्रो हुन्छ त्यो त बढ्दै जान्छ अनि त त्यो स्टोन ब्लास्ट भयो भने त त्यहाँ खतरा हुन्छ नि त हो तपाईँको घरमा चाहिँ को को हुनुहुन्छ ए अनि त घरमा सल्लाह गर्नुहोस् एकपल्ट कि डक्टरले फोन गरेको थियो अस्ति मलाई चेकअप गराएकोमा यो त यस्तो रिपोर्ट निस्केछ भनेर तपाईँले भन्नुभयो अनि त त्यतिबेला बाबाले के भन्नुभयो बाबाले के भन्नुभयो होइन अब त्यहाँ त्यस्तो भेल्लोरै जानुपर्ने अवस्था छैन रहेछ किनभने तपाईँको त्यो सानो स्टोन मात्रै हो त्यसको त साह्रै बेसी लाग्दैन खर्च कति जस्तो लाग्छ भने मैले त्यो हिसाब गरेर निकाल्दाखेरि तपाईँको प्रायः पन्ध्र हजारमा त्यो कम्प्लिट हुन्छ पन्ध्र हजार त लाग्छ नि भाइ हस्पिटलको खर्चहरू पनि त अब अरू अरू पनि त त्यो लाग्छ हो अनि त तपाईँले कुनै इन्सुरेन्सहरू गर्नुभएको छ भने त सजिलोसँगले त्यो भइहाल्छ कुनै इन्सुरेन्स गर्नुभएको छ ओहो यति बेला त्यही त तपाईँहरूले इन्सुरेन्स गरेर राखेको छ भने त त्यो इन्सुरेन्सबाट कभर हुन्थ्यो नि अलिक पिछे त साह्रो पर्छ है त्यो ढुङ्गा त्यहाँनिर ब्लास्ट भयो भने त तपाईँको पेटमा एकदमै त्यो त्यसले त जिन्दगीलाई खति पुऱ्याउन सक्छ हो हुन्छ हुन्छ तपाईँले छिटो गरेर म्यानेज गरेर एक महिनाभित्र अप्रेसन गरिहाल्नुहोस् ल हजुर हजुर एक महिनाभित्रमा तपाईँले गरिहाल्नुपर्छ ल हुन्छ हुन्छ मैले राखेँ